ए त्यो त त्यो ट्याक्सी गाडीहरू जत्ति पाउँछ नि सर किनभने अब त्यहाँ डेलोहरूको लागि चाहिँ माथिल्लो बाटो हाट बजारदेखिको माथिल्लोपट्टि हस्पिटल रोडपट्टि हुन्छ कि डेलोहरूपट्टि जानुहरू पऱ्यो भने चाहिँ त्यहाँ पाउछ हो अन्त पर सुइमिङ पुलहरूपट्टि जानुपऱ्यो भने चाहिँ दिल्ली स्टोर चिन्नुहुन्छ होइन चिन्नु भएन भने पनि अब तपाईँको ड्राइभरले लगिदिन्छ होइन दिल्ली स्टोरको त्यो साइडमा लस्करै राखेको हुन्छ त्यहाँ चाहिँ के हरे बाह्र माइल तेह्र माइल चौध माइलहरूको गाडी चाहिँ त्यहाँ रोकेको हुन्छ हो त्यहाँ तपाईँले रिजर्भ लानुहुन्छ कि गोटेमा जानुहुन्छ कि अब गोटेमा चाहिँ यस्तो हुन्छ नि त बस्ती अलिक बस्ती बस्ती एरियामा छ त्यहाँनिर के भन्छ टुरिस्ट स्पट्सहरू होइन त्यहाँनिर त्यो टुरिस्ट स्पटमा भनेको बेलामा ठ्याक्कै गाडी पाइहाल्दैन गोटे गाडी अन्त तपाईँहरूलाई चाहिँ बेस्ट चाहिँ के हुन्छ भने मिलाएर तपाईँहरू अब कतिजना पर हेड कति लाग्छ होइन मिलाएर चाहिँ गाडी रिजर्भ लानुभयो भने चाहिँ तपाईँहरूलाई प्रब्लम हुँदैन नि त फर्किँदाखेरि होइन अन्त त्यही गाडीमा अरू अब दुई तिनवटा तपाईँहरूले स्पटहरू पनि अब घुम्नु सक्नुहुन्छ गोटे गाडीहरूभन्दा बेस चाहिँ रिजर्भ लानुहोस् मिलाएर साह्रै महँगो पनि गर्दैन अन्त एकदिनमा त डल्लै कालिम्पोङ त एकैदिनमा त घुमिसक्दैन राम्रोसँग तपाईँहरू घुम्नु आएको बेलामा राम्रोसँग घुम्नु हो भने चाहिँ अब एकैदिनमा चाहिँ घुमिसक्दैन तपाईँहरू कि दुई दिन तिन दिनहरूमा चाहिँ मज्जाले बिहान छिटो गरेर निस्कियो भने चाहिँ हुन्छ किनभने अब कतिवटा यस्तो हुन्छ नि त अपोजिट डिरेक्सनमा छ नि त हो कति लेफ्टपट्टि कति राइटपट्टि एकै साइड हुने थियो चाहिँ एकैदिनमा सक्थ्यो होइन त्यहाँदेखिको साह्रै टाडो टाडो पर्दैन तपाईँहरूलाई साह्रै महँगो पनि पर्दैन कि सानो भ्यानहरू पनि पाउँछ जत्ति पाउँछ भ्यानहरू त्यो व्यागनरहरू हुन्छ नि त्यस्तो त्यस्तो लग्यो भने साह्रै महँगो पर्दैन तपाईँहरूलाई